अब अहिले चाहिँ अब फिलहाल अब हेर्नु पर्दाखेरि चाहिँ अब कतिले अब त्यही गेम्सहरू खेलिरहेको हुन्छ मोबाइलतिर फोनतिर अब इन्टरनेटको गेम्सहरू जस्तै अब भयो फ्रिफायरहरू भयो सिओसीहरू भयो मोबाइल लिजेन्ड बेङ् बेङहरू भयो पब्जी मोबाइलहरू भयो हो यसरी अब धेरै गेमहरू खेलिरहेको हुन्छ अब कतिले त्यस्तो खेलिरहेको हुन्छ भने अब कति ठुलोहरूले अब फेस बुक चलाइरहेको हुन्छ त्यतिकै अब सर्ट भिडियोहरू हेरिरहेको हुन्छ कतिले अब आफ्नै कन्टेन्ट बनाएर पेजहरू खोलेर भिडियोहरू सिडियोहरू बनाइरहेको हुन्छ टाइमपासको लागि अन्त हेर्यौँ भने अब यता कति जनाले अब रिल्सहरू बनाइरहेको हुन्छ इन्स्टाग्रामबाट रिल्सहरू गरेर सुट गरेर अब त्यतिकै हालिरहेको हुन्छ इन्स्टाग्रामहरूतिर अन्त अब हेर्यौँ भने अब पहिला जस्तो त अब त्यस्तो खाले त छैन तर कतिजना चाहिँ अझ अब टाइम टेबल मिलाएर यता फोन पनि चलाउँछ यता फेरि यता बाहिरपट्टि अब गोलीहरू खेल्नु फुटबलहरू खेल्नु हो हो त्यस्तो खाले आउँछ अन्त यता सब गेम्सहरू कसै राम्रो हुन्छ अब कसै ती घर भित्र बसेर गेम्सहरू मात्र खेलिबस्छ मोबाइलतिर अनलाइन गेम्सहरू अन्त अन्त अब कतिजना अब बेसी बोर भयो भने अब बाइक स्कुटीहरू लगेर गाडीहरू लगेर घुम्नु पनि जान्छ अब निकै टाढ् टाढो ट्रिप्स ए ट्रिपहरूतिर जान्छ घुमेर आउँछ अब माइन्ड फ्रेस होस् भनेर अब त्यस्तो छ अब कतिजना चाहिँ